भाइ मलाई हिजोको खाना चाहिँ अलिक मनपरेन यसले गर्दा आज अर्कै खाना बनाइदिनु होला किनभने जस्तै म आलुको पराठा साथै टमाटरको अचार अनि कोही छ भने गुन्द्रुकको अचार बनाउँदा पनि भयो साथै मलाई चाहिँ अलिक चियाहरू पनि मलाई चाहियो हामी त चियासँग रोटीहरू खान्छौँ यसले गर्दाखेरि मलाई दुध लगाएको चिया होइन फिक्का रातो चिया पनि बनाइदिनु त्यो त्यसमा चाहिँ तपाईँलाई बिन्ती गर्दछु